तपाईँ मिनी किचनबाट बोल्नुभएको अच्छा हजुर हजुर तपाईँको रेस्टुरेन्ट यो चम्पासरीमा लोकेटेड छ है

तपाईँहरूको मेनुमा के के आइटम्सहरू छ तपाईँको मेनुमा भेज मोमो चिकन मोमो अनि चिकन मन्चुरियनहरू पुलाउ फ्राई राइस बिरयानीहरू छ

ल ल एक काम गर्नुहोस् न तपाईँहरू यो आइटमहरू प्याक गरिदिनु होस् न एक प्लेट भेज मोमो अनि एक प्लेट चिकन फ्राइड राइस अनि दुईवटा स्प्रिङ रोल हजुर एड्रेस एड्रेस नोटडाउन गरिदिनु होस् एड्रेस देवीडाङ्गा हजुर मिडल पलास महाभार महावीर फार्मासी

हजुर यो एड्रेसमा चाहिँ डेलिभर गरिदिनु होस् न हजुर हुन्छ थ्याङ्क्यु